खेलकुदले सबै मानिसहरूलाई नै फाइदा गर्ने गर्छ गाउँका मात्र नभएर जहाँ पनि बस्ने मानिसहरूको निम्ति खेलकुदले फाइदा नै गराउँछ खेल कुद गर्नाले मानिसहरूको शरीर मा मात्र एकप्रकारको शरीर मात्र राम्रो नभएर उहाँहरूको सबै सबै यन्त्रहरू नै मजबुत हुने गर्छ यहाँ तक कि शारीरिक मजबुती मात्र नआएर खेलकुदले मानिसलाई मानसिक मत मजबुती पनि दिने गर्छ अनि गाउँका मान्छेहरू त्यसै पनि धेरै कामहरू गरिरहेका हुन्छन् र उहाँहरू शारीरिक रुपले धेरै नै मजबुत हुन्छन् तर पनि गाँउका मानिसहरूलाई पनि यदि खेलकुद गऱ्यो भने उहाँहरूलाई पनि अरू धेरै फाइदा हुने गर्छ